मेरो सबल पक्ष मेरो आफ्नै कन्फिडेन्ट हो किनभने कसैले अब कुनै पनि कुराहरू मलाई सोद्धाखेरि कतिको प्रश्नहरूको जवाफ त मलाई थाहा हुँदैन तर अब जुन मेरो एउटा एकखालको त्यो भित्रिया जुन मेरो कन्फिडेन्स छ त्यो कन्फिडेन्सले मलाई आँट हिम्मत दिलाउँछ ती प्रश्नहरूको जवाफ दिनुमा ती हरेक मान्छेहरूको प्रश्न हरूमा सही जबाफहरू दिनमा मेरो आफ्नै कन्फिडेन्सले मलाई साथ दिन्छ अनि मेरो कमजोरी हो मेरो डर किनभने म कुनै पनि चिजहरू गर्नु अगाडि मलाई डर लाग्छ डर लागेपछि मलाई के हुन्छ भने मलाई कुनै पनि चिजहरू गर्नमा डर लाग्छ मन लाग्दैन किनभने मेरो मनमा डर छ कि म यो कुरा गर्न सक्दिनँ म त्यो कुरा गर्न सक्दिनँ कति मान्छेहरूले कोहीबेला कति अब अचानक प्रश्नहरू गर्छ त्यतिखेर म अपर्झट त्यो योहरू दिनु सक्दिनँ किनभने अब मेरो भित्रीया एउटा डर छ त्यो डरले गर्दा म कुनै पनि चिजहरू सफल कुनै पनि चिजहरू मो प्राप्त गर्न सक्दिनँ तै चिजहरूले गर्दा नै म सायद अहिलेसम्म असफलता छु

मेरो यही हो एउटा ठुलो कमजोरी डर